यो भन्नाले है नृत्य करियरमा चाहिँ मैले चाहिँ कुनै पनि चुनौती चाहिँ दिन परेन किनभने चाहिँ नृत्य त मलाई अवश्य नै मन पर्छ तर मैले चाहिँ कुनै पनि चुनौती चाहिँ दिनु परेन करियर पनि बनाउनु चाहिनँ है किनभने त्यस्तै मेरो आफ्नो है प्रब्लमहरू कतिपयले गर्दाखेरि चाहिँ नृत्यमा मैले करियर बनाउनु सकिनँ है तर अहिलेसम्म तर नृत्यमा तर मलाई नृत्य गर्नु चाहिँ धेरै नै मन पर्छ है अन्त रुचि पनि छु म तर तर अब मैले करियर चाहिँ बनाउनु सकिनँ है अब त कतिपय धेरै कारणहरूले गर्दा है प्रब्लमहरूले गर्दा नृयमा चाहिँ म करियर बनाउनु सकिनँ तर म चाहिँ मेरो घरमा है मेरो नानीहरूलाई पनि नृत्य सिकाउँछु है अनि कतिवटा घरकै साना तिना प्रोग्रामहरूमा नृत्य गर्छु है मलाई नृत्य चाहिँ है साह्रै नै गर्नु मन पर्छ है त्यसै कारण मैले चाहिँ नृत्यमा चाहिँ करियर चाहिँ बनाउनु सकिनँ